अहिले हालमा विज्ञानले स्वास्थ्यमा धेरै विकास पुर्याएको छ मानिसहरूको हेल्थको निम्ति विज्ञानका विभिन्न मसिनहरूद्वारा विभिन्न प्रकारका सहयोगमा मानिसहरूलाई पहिलाको तुलनामा अहिले धेरै सहयोग भएको छ किनभने पहिला जब विज्ञानको यो आधुनिक युग नहुँदा पहिलाको युगमा मानिसहरूको स्वास्थ्य जाँच गर्न धेरै हम्मे हम्मे गाह्रो पर्थ्यो भने अहिले सबै मसिनहरूद्वारा जस्तै एक्सरे एमआरआई जस्ता तक्निकको सहायताले मानिसको जाँच गरेर मानिसलाई स्वास्थ्य बनाउन अहिले धेरै सहयोग मिलेको छ यस्ता थुप थुप्रै उदाहरणहरू छन् जुन उदाहरण मसिनद्वारा मानिस गरिएको मानिसको हेल्थ स्वास्थ्यको लागि धेरै सहयोग पुगे पुगेको छ जसले गर्दा मानिसलाई अहिले आफ्नो स्वास्थ्य जाँच गराउन धेरै सजिलो परेको छ किनभने पहिला यस्तो थिएन आधुनिक यु युगको यो चरम एउटा विकासको स्थिति थिएन भने पहिला यस्तो मानिसको मृत्युमा पनि हामी के भएर मानिसको मृत्यु भयो त्यो जाँच गर्न सक्थेनौँ भने अहिले आएर मानिसको मरण मानिसको स्वास्थ्य जम्मै जम्मै कुराहरू हामी थाहा पाउनसक्छौँ किनभने जस्तै एउटा उदाहरणको लागि पहिला क्यान्सर भएर मान्छे मर्थ्यो होला तर कसरी मरिन्थ्यो त्यो भन्नसकिने थिएन भने अहिले हामी ज मसिनको आधुनिक विकासले गर्दाखेरि त्यो खुट्याएर यसको मृत्यु यसरी भयो यो यस्तो भयो यसको शरीरमा यो बिमार पाइएको छ सहज भन्नसक्छौँ त्यसैले गर्दा अहिले भएको विकासले अहिले भएको आधुनिक युगको यो इलेक्ट्रोनिक विकासले स्वास्थ्यमा धेरै एउटा सहज विकास पुर्याएको छ जसले गर्दा मान्छेलाई स्वास्थ्यको लागि धेरै सहज सहज उपायहरू प्राप्त भएको छ त्यसले गर्दा अहिलेको हामीले यो युगलाई धेरै विकसित युग भनेर मान्नसक्छौँ अनि यसले पुर्याएको स्वास्थ्यलाई हामी धेरै धेरै यसले पुर्याएको स्वास्थ्यलाई हामी धेरै लाभ भनेर ठान्नसक्छौँ कोविड एपले तपाईँलाई कोविड महामारीमा कुन जग्गामा कोविड भइरहेको छ अनि कहाँ कहाँ कोविडका यस्ता लक्षणहरू बिमारीहरू थाहा भएको छ भन्ने कुरामा यो एपले हामीलाई सहजसँग बताउन सक्थ्यो जसले गर्दा हामी कोविडको यो बिरामीहरूलाई कोविड भएका व्यक्तिहरूलाई सहजसँग त्यसको उपचार गराउन हामीलाई मद्त मिल्थ्यो यो एपले अहिले सबैतिर संसारमा नै कोविडलाई एउटा सहज रूपमा यस्तो भयङ्कर महामारीको बिमारीलाई पनि यो एपले गर्दा सहज रूपमा यो लक्षण प्राप्त गरी यसको उयो जड् थाहा पाई त्यसलाई सहज रूपमा जाती बनाउन धेरै सहयोग पुर्याएको छ